हाम्रो यस इलाकामा चाहिँ भइरहेको यो अपराधबारे चाहिँ मलाई गरिबीको कारणले पनि हो अनि बेरोजगारीको कारणले पनि हो जस्तो चाहिँ मलाई लाग्छ धन्यवाद